हेलो बि बिनायक होटेलबाट बोल्नु भएको हो हजुर दाजु मैले तपाईँलाई अघि मैले मतलब खाना मगाएको थिएँ होटेलबाट त्यो खानामा त मैले एउटा कपाल भेटेँ त हौ दाजु अलिकति तपाईँहरूले यसमा चाहिँ अलिकति केयर गरेर अलिकति हेरेर पठाइदिनुहोस् किनभने यो हाम्रो लागि मात्रै होइन सबैको लागि हो अब एउटा तपाईँहरूको उयसको लागि पनि होइन होटेलको रेप्युटेसनको पनि कुरा छ अलिकति अहिले हेर्नु त कपाल अहिले हामीले खाएर अहिले हामी हाम्रो नानीहरूलाई कति प्रबलम हुन्थ्यो त्यसले गर्दाखेरि चाहिँ तपाईँहरूले यो कुराहरू चाहिँ याद गर्नुहोस् मैले भेज खाना मगाएको थिएँ त्यसैले गर्दाखेरि चाहिँ अलिकति याद गरिदिनुहोस् ल एकदम ठिक लागेन मलाई यो खाना चाहिँ एकदम खराब लाग्यो खाना पनि